भारतमा बिजिनेस भनेको चाहिँ धेरै धेरै बढेको छ पहिलाभन्दा चाहिँ अब पहिला जतिको थियो त्योभन्दा चाहिँ अब रेटमा चाहिँ बेसी नै बढेकै छ अब जस्तो कि अब के बिजिनेस गर्न चाहन्छ तपाईँ तपाईँ जस्तो कि मैले मेरो फिसिङमा चाहिँ इन्ट्रेस्ट थियो अन्त अर्कै अब फिसिङ भन्दा चाहिँ अब माछाहरू पाल्न लागि त्यसको अर्कै स्किम्सहरू छ तपाईँको माछा पालेर त्यसमा त्यो पनि एउटा बिजिनेस नै हो अब तपाईँ त्यसको लागि लोन लिनु सक्छ तपाईँ गर्मेनले जुन चाहिँ निकालेको छ लो इन्ट्रेसमा तपाईँलाई दिनु हुन्छ तपाईँ त्यो गरेर चाहिँ इन्भेस्ट गरेर चाहिँ त्यसमा अर्न गर्नु सक्छ तपाईँ प्रोफिट कमाउन सक्छौँ